तपाईँ रोहितको गार्जेन हुनुहुन्छ ए हजुर हजुर म रोहितको टिचर हो कि ए तपाईँलाई एउटा पर्मिसन मागौँ भनेर भनेको थिएँ कि योपालि अगस्ट दुईमा चाहिँ हाम्रो स्कुलबाट पिकनिक लाने हामी स्टुडेन्टहरूलाई लाने भएको छौँ अनि त्यो चाहिँ हामीले ठाउँ चाहिँ माथिनेर डेलो साइन्स सेन्टरमै लाँदैछौँ कि अन्त त्यसको लागि हामी लिएर जाँदैछौँ अनि तपाईँलाई पनि पर्मिसन माग्नु पर्छ भनेर एकखेप सोधेको नि होइन इस्पेसल्ली चाहिँ हामीले नानीहरूलाई चाहिँ माध्यमिक जो एपियर गर्दैछ नेक्सट इयर उ नानीहरूलाई चाहिँ हामी लिएर जाँदैछौँ कि अन्त नि

होइन हामी त्यहाँनेर विशेषगरी डेलोमा चाहिँ ड्राई पिकनिक नै लिएर जाँदैछौँ कि अनि नानीहरूलाई चाहिँ विशेषगरी जुन चाहिँ साइन्स सेन्टर छ अनि डेलोको विभिन्न प्रकारको जस्तै नानीहरूले जहाँनिर चाहिँ नानीहरूले एकदमै मनोरन्जन लिनुसक्छ त्यो ठाउँमा चाहिँ हामी लिएर जाँदैछौँ अनि तपाईँहरू एकदमै चिन्ता गर्नु परेन अनि पैसा रुपियाँहरू केही हामीले उठाएको छैनौँ हाम्रो स्कुलकैबाट खर्चबाट चाहिँ नानीहरूलाई लिएर जाँदैछौँ अनि त्यहाँनिर चाहिँ जस्तै साइन्स सेन्टरमा अब विभिन्न प्रकारको त्यहाँ भित्रनिर जुन चाहिँ ठाउँमा चाहिँ अब नानीहरूले सिक्नुसक्छ देख्नुसक्छ नयाँ नयाँ उनीहरूलाई जुन चाहिँ चिजहरू उनीहरूले देख्छ त्यो चिजहरूबाट चाहिँ धेरै अनुभवहरू बटुल्नु पनि सक्छ त्यस कारणले गर्दाखेरि चाहिँ योपालि हामीले माध्यमिक स्पेसलली माध्यमिक अर्को वर्ष एपियर गर्नेहरूलाई चाहिँ लिएर जाँदैछौँ कि अनि तपाईँलाई पनि यहाँनिर जानकारी गराएको नि हामी सबै परमिसन लिँदैछौँ गार्जेनहरूबाट नि हजुर एकदमै हामी त्यो दिन चाहिँ स्कुल नै क्लोज गरेर हामी टिचरहरू जाँदैछौँ होइन नि त्यो एकदमै तपाईँ तपाईँहरू चिन्ता गर्नु पर्दैन चिन्ता नगर्नुस् कि हामी एकदमै गार्जेनहरूलाई कुनै चिन्ता नगरिकन एउटा टाइममा हामी स्पेसल्ली आठ बजी चाहिँ लिएर जानेवाला छौँ अनि बेलुका चाहिँ हामी एकदमै टाइममा नै त्यहाँनिर आफ्नो आफ्नै ठाउँमा हाम्रो बस एउटा हामीले रिजर्भ गरेको छौँ कि त्यही बसमा नै हामी घरहरू घरमा पनि पुऱ्यादैछौँ नानीहरूलाई हजुर होइन स्कुल आउनु परेन नानीहरू जुन जुन ठाउँमा छ त्यो ठाउँमा नै हाम्रो स्कुलको बस त्यहाँनिर हामीले जुन चाहिँ मगाएको छौँ त्यो बसले नै पिकअप गर्छ कि अनि त्यही बसद्वारा नै नानीहरूलाई हामी लिएर जाँदैछौँ बेलुकी हजुर जसरी हामीले बिहान पिकअप गरेको हुन्छौँ जसरी नानीहरूलाई बिहान लिएर गएको हुन्छौँ त्यसरी नै बेलुका पनि आफ्नो आफ्नो ठाउँमा ठेगानामा हामी पुऱ्याइदिन्छौँ

एकदमै चिन्ता नगर्नुहोस् हजुर हजुर अब हजुर हजुर हजुर हजुर हजुर हजुर अनि केही असुविस्ताहरू केही छ भने फोन गर्न सक्नुहुन्छ तपाईँले मलाई म नम्बर दिन्छु नि तपाईँलाई ल हजुर हजुर एकदमै निस्फिक्री बस्नुहोस् न हवस् हुन्छ थ्याङ्कयू